मैले बजाजको टेबल फ्यान किनेको छु सेतो कलरमा देख्नुमा राम्रो छ तर यसको नेगेटिब पोइन्ट के भयो भन्दाखेरि छिट्टो मैला देख्दैछ धुलोहरू उडेर आएर छिट्टो यसमा मैला देख्दैछ अनि बिस्तारी यो फ्यानको मुनिको स्क्रुप खोलिँदै जाँदैछ जसले गर्दा मलाई लाग्दैछ पछि केही हुनु सक्छ नराम्रो घटनाहरू अनि बिस्तारी तारमा पनि हल्का अलिअलि गरेर चिरा पर्दै जाँदैछ अनि यो कुरा चाहिँ मलाई यो फ्यानको मन परेन